म चाहिँ मेरो खुल्ला समयमा फोन हेरेर टिभीहरू हेरेर प्रोग्रामहरू हेरेर नानीहरूसँग बात गरेर साथी भाइहरूसँग बातहरू गफहरू गरेर नै बिताउने गर्छु